मैले चाहिँ एउटा टिसर्ट किनेको थिएँ दामी छ होइन अन्त त्यो टिसर्टको दाम चाहिँ अब सस्तै रहेछ पाँच सय रुपियाँ टिसर्ट चाहिँ जक्कीको टिसर्ट छ हो अब तिमीहरूले पनि किन्नु सक्छौ दामी दामी कलरमा छ अरू अरू कलरमा छ मैले चाहिँ रेड कलरमा किनेँ टिसर्ट दामी छ तिमीहरू पनि किन्नु सक्छौ